हाम्रो आलिपुरदुवार जि जिल्लामा पर्ने केही हि केही यहाँ यहाँहरू डेभ्लोप्मेन्ट एडुकेसन एन्ड वेलफेयर ट्रस्ट मानव बन्दन बिरपाडा वेलफेयर अर्गनाइजेसनहरू हो र मलाई थाहा भएकोहरू यति मात्रै हो र थुप्रै किसिमकाहरू पनि छ र उतातिर र हैन मलाई थाहा भएको जति चाहिँ यति नै हो मैले थाहा भएको कुरा मात्रै तपाईँसँग भनिदिइरहेको छु